हेलो हजुर हजुर म उसको मम्मी बोल्दैछु आजीको ए कुन दिन लग्नुहुन्छ तपाईँहरूले

कता लग्नुहुन्छ पिकनिक चाहिँ ए हजुर निकै टाढा भएको भए त पठाउने थिइनँ अब डेलो रहेछ यतै नजिकै रहेछ हुन्छ तपाईँ अनि यो खानाहरू चाहिँ हामीले आफै पठाउनुपर्ने हो कि के छ यो तपाईँहरूले पठाउनुहुन्छ होला नि नोटिसहरू होइन

हजुर हजुर हजुर

बिहान चाहिँ लग्नुहुन्छ कति बजीदेखि कति बजीसम्म होला है यो चाहिँ हजुर हजुर अनि कति कति सबै क्लास लग्नु लाग्नुभएको कि कति क्लाससम्म लग्नु लाग्नुभएको तपाईँहरूले सबै धेरैजना लग्यो भने सम्हाल्न गाह्रो हुन्छ नानीहरू फेरि चकचके हुन्छ यताउता जान्छ हामीलाई त डरसरी पिर हुन्छ नि त नानीहरू बाहिर जाँदाखेरि टिचरहरू सबैजना जानुहुन्छ होला नि त नानीहरू हेर्नसक्ने गरीकन

हजुर अनि यो पैसाहरू चाहिँ अनलाइन पेमेन्टको गरिदिनुभयो भने चाहिँ अहिले हामीलाई सजिलो हुन्थ्यो ब्याङ्कहरू जाने अब हामी फुर्सद हुँदैन काम जानुपर्छ होइन अनलाइन पेमेन्ट गर्दा अलिक सजिलो हुन्थ्यो हामीलाई हजुर हुन्छ नोटिस पठाइदिनु न अनि त्यही अनुसार गरिहाल्छौँ नि हामी हुन्छ मेरोबाट त लग्दा हुन्छ केही प्रोब्लम छैन डेलो नै हो भने त हुन्छ हुन्छ